महिलाले दिनहुँ गर्नुपर्ने चुनौतीहरू अब त्यही हो सधैँ छिटो उठ्ने छोराछोरीलाई मसिनो नानीहरूलाई तयारी पार्ने स्कुल पठाउने खाजा टिफिन सब बनाउने दिने नानीहरूलाई टाइम टेबल मेन्टेन गरेर उठाउने बिहान नानी केटाकेटीहरूले पढ्यो पढेन होमवर्कहरू गऱ्यो गरेन हेर्ने टाइम टेबलमा नानीहरूलाई पकाएर खुवाउने स्कुल पुऱ्याउने ल्याउने अनि नानीहरूलाई दिउँसो आएपछि खानापिना दिने समय समयमा नानीहरूलाई सबैकुरा के छ छैन हेर्ने घरको महिलाहरूको त्यही नै चुनौती हुन्छ दिनभरि खाना पकाउने छोराछोरीलाई याद गर्ने घर परिवारलाई याद गर्ने त्यही हो र पहिला पहिलाका महिलाहरूलाई घरमा खालि काम मात्रै लगाइन्थ्यो र अहिलेको महिलाहरू घरमा नभएर बाहिर गएर केही कामहरू गरेर रुपियाँ पैसा कमाउने आफूले आफूलाई एकदम सेक्युर गरेर हिँड्ने कसैको भरमा नपर्ने धेरैभन्दा धेरै पहिलाभन्दा अहिले धेरैभन्दा धेरै महिलाहरूलाई सुविस्ता छ पहिलाको जस्तो चाहिँ अहिले एकदमै छैन